केही स्थानीय समाचकमा कालिम्पोङ जिल्लामा भएको ठाउँहरूमा धेरै कुराहरू एयर पल्युसनहरू हामी उयो गर्नुपर्छ फ्रीहरू गराउनुपर्छ कारण पानी सफा भएन भने कसरी पिउँछ हावामा सुगन्ध छ भने कसरी हामी सास फेर्न सक्छौँ होला तर पनि अब हामी चाहिँ जतिसक्दो चाहिँ उयो गरेकै हुनुपर्छ झारजङ्गलहरू काटेपछि त्यहाँनिर रुखहरू रोप्नुपर्छ हामी बिरुवाहरू त रोपिन्छ नै तर पनि स्याहारसुसारहरू गरिदिनु फेरि एक वर्ष रोप्यो फेरि अर्को वर्ष रोप्यो पछि फेरि बिरूवै रोपिन्छ तर रामरी त्यो स्याहारसुसार नगरेको कारणले त्यो बिरुवाहरू मरिन्छ र हामी पल्युटेट पल्युसन फ्री गर्न सकिँदैन केही कुराहरूले गर्दाखेरि चाहिँ हामी यस्तो कुरामा हामी पछि नै छौँ